कामभन्दा बाहिर मेरो सोख र रुचिको कुरा गर्नुपर्दा चाहिँ मलाई खासमा चाहिँ कामभन्दा काम त भएकै छैन अब होइन काम भएको भए त अब हुन्थ्यो होला तर पनि अहिले पढ्ने क्रममा पनि मलाई त्यसभन्दा बाहिरको सोख भनेको चाहिँ डुल्नु घुम्नु मनपर्छ नयाँ नयाँ ठाउँ हेर्न जान मनपर्छ घुम्न मनपर्छ नयाँ नयाँ ठाउँहरूमा पनि समतलभन्दा चाहिँ धेरै पाहाड नै मनपर्छ पाहाडकै सुन्दरता हेर्न मनपर्छ डाँडाकाँडा है खोलानाला भन्ने कुरो नै मनपर्छ र टाढो टाढो लामो लामो बाटो यात्राहरू गर्न मनपर्छ साथीभाइसँग जस्तै गाडीमा बाइकमा अनि खेल्नमा चाहिँ क्रिकेटहरूभन्दा पनि धेरै क्रिकेट ब्याडमिन्टनभन्दा पनि धेरै चाहिँ फुटबल मनपर्ने हो फुटबल खेलिन्थ्यो पनि समयमा तर अहिले चाहिँ निकै भयो हौ फुटबल पनि नखेलेको फुटबल खेल्न पाउँदा चाहिँ एकदमै खुसी लागेर आउँथ्यो र फुटबल नै एउटा यस्तो खालको गेम हो यस्तो खालको खेल हो जो जसमा चाहिँ शरीरको सबै अङ्ग प्रत्यङ्ग चल्छ सबै अङ्ग अङ्ग प्रत्यङ्गहरूकोे एकसरसाइज हुन्छ जस्तो पनि लाग्छ र त्यस सँगसँगै अलिअलि पढ्नु है नयाँ नयाँ किताबहरू पढ्नु जस्तै कथाहरूको कथाहरू उपन्यासहरू पढ्न मनपर्छ किताब पढ्न मनपर्छ अनि लेख्न पनि मनपर्छ एकपल्ट कविता चाहिँ लेखिन्छ अलिअलि कथा पनि अलिअलि लेखिन्छ उपन्यास चाहिँ लेख्न मनपर्छ उपन्यास लेख्न बसेको चाहिँ दस पन्ध्रचोटि भन्दा धेरै भइसक्यो तर अहिलेसम्म दुई पन्नाभन्दा धेरै लेखिएको छैन लेख्न पढ्न पनि मनपर्छ र अरूको गीतहरू सुन्न मनपर्छ अरूले बजाएको जस्तै गिटार बजाएको पियानो बजाएको भायोलिन बाँसुरी बजाएको सुन्न हेर्न मनपर्छ आफूलाई पनि सिक्न मनपर्छ गिटार चाहिँ धेरै मनपर्ने हो मलाई बाजाहरूभरिमा यस म्युजिकल इन्सट्रुमेन्टमा तर गिटार चाहिँ लिएर एक वर्षभन्दा धेरै सिकेँ तर आएन बजाउनै आएन अनि छोडिदिएँ त्यसपछि पियानो अलिअलि कताकता ट्याकट्याक टुकटुक पार्न सिकिएको छ बेला बेला पियानो बजाइन्छ अरू त जानिँदैन अनि लेदर शिक्षणमा दुक्की तबला पनि सिकेँ दुक्की तबला पनि अलिअलि बजाएर छोडिदिएँ दुक्की तबलामा पनि सकिनँ मैले साह्रै अनि नाल अलिअलि बजाउँथेँ र अहिले मादलमा आएर सीमित भएको छ र मादलमा पनि जानेको भनेको चाहिँ लोकल गीत मात्रै हो जस्तै समाला चुड्के भन्ने मात्रै हो अनि त्योभन्दा धेरै चाहिँ आउँदैन जस्तै त्योभन्दा धेरै विटहरू पनि छ नि के भन्छ ख्याली कुनि के कुनि के भन्नेहरू छ अनि त्यस्तोहरू चाहिँ आउँदैन अनि गीत गाउन पनि एकदमै रुचि लाग्छ तर गाउनभन्दा पनि धेरै सुन्न मनपर्छ र गीत गाउने चाहिँ आफ्नो रहर हुँदाहुँदै पनि इच्छा हुँदाहुँदै पनि स्वरले भ्याउँदैन आवाजले भ्याउँदैन त्यही कारण चाहिँ अब एक्लै हुँदा मात्र गाउने गर्छु अरू बेला चाहिँ चुपचाप नै हुन्छ साथीभाइले गाउँदाखेरि सुनिरहनु मनपर्छ त्यति हो र कामभन्दा बाहिरी चाहिँ होइन अहिलेको लागि चाहिँ मुख्य कामै त्यही भइरहेको छ जस्तो छ पढाइभन्दा बाहिर भन्दा चाहिँ यो प्रश्न पनि अलिकति सान्दर्भिक हुनेथियो तर अब यो कामभन्दा बाहिर चाहिँ मसँग अलिक सान्दर्भिक भएन किनभने कामै भइरहेको छैन काम पनि हुन्छ होला एक दिन भन्ने आशामा छु ठिकै छ तर पनि हेर्दै जाऊँ गर्दै जाऊँ हुन्छ होला एक दिन त्यसपछि आएर भने चाहिँ म पक्कै यो प्रश्नको उत्तर पनि एकदमै सही दिनसक्छु होला भन्ने लागेको छ